अहिले अब हाम्रो गाउँ ग्रामीण अब एरियामा चाहिँ अब जस्तो खेती गर्दा पनि अब खर्च एकदमै बेसी लाग्छ अब जस्तो गोरु लगाउ लगाउनु पर्दा पनि अब हजारदेखि बेसी लागिसकेको छ एकदिनको नै त्यो कारण चाहिँ अब हामीले त्यो लगाएको गोरु अन्त यो जुन मान्छेलाई अब मजदुरहरूलाई लगाउँछौँ त्यसमा चाहिँ अब हाम्रो जुन चाहिँ फसल हुन्छ त्यो भन्दा बेसी चाहिँ अब हाम्रो चाहिँ खर्च चाहिँ बेसी त्यो लगाउनुमा चाहिँ छ अब जस्तो गोरुहरूलाई पैसा दिनुपऱ्यो त्यसमै बेसी खर्च हुन्छ त्यो कारण चाहिँ अब हामीले राम्रोसँगले अब यो कृषि उद्योग अब सुधार गरेर जानु सकेको छैनौँ यसमा चाहिँ अब सरकारले अब केही अब कतिवटा अब योजनाहरू गरेर कृषिलाई केही अब रुपियाँ पैसामा अब अब सघायो ओऱ्यो भने अब हाम्रो हामीलाई चाहिँ अब धेरै सुबिस्ता हुन्छ त्यसो गर्दा चाहिँ अब हामीले अब कृषि क्षेत्रलाई चाहिँ अब एकदम विकास गरेर लानु सकिन्छ